मैले अस्ति मेटलीबाट स्ट्यान्ड फ्यान ल्याएको थिएँ जुन चाहिँ उषा कम्पनीको थियो र त्यो फ्यान चाहिँ एकदम अहिले गरमको लागि एकदम राम्रो है अब कम्फोर्टेबल जहाँ राख्दा पनि अब अब जहाँ लगेर राख्दा पनि हुने अब त्यसको स्पिड घटाउने बढाउने एक नम्बर दुई नम्बर तिन नम्बर है छ स्लोली पनि हुने अलिक बेसी बढाउने अझै बेसी बढाउँदा पनि हुने है अब त्यो मुभेबल यता पनि घुम्ने उता पनि घुम्ने एकदम त्यो अब कस्तो भनौँ अब जता पनि राखेर अब तपाईँले अब त्यसको आनन्द लिन सक्नुहुन्छ र मैले ल्याएको पनि छु एकदम राम्रो छ त्यो अब उषा कम्पनीको चाहिँ तपाईँले फेरि त्यो किन्नुभयो भने चाहिँ एकदम राम्रो र बेस्ट प्राइसमा पाउनुहुन्छ मेटलीमा गएर सक्नुहुन्छ किन्नु अहिले गर्मीको लागि एकदम राम्रो छ त्यो फ्यान चाहिँ उषा कम्पनी